सिमी डल्ले खुर्सानी बाहेक मेरो फुलको खेती लाउछु म फुलबाट पनि धेरै राम्रो इनकम छ हो त्यही भएर म फुलहरू लगाएर फुल बेची बस्छु होइन सब्जीहरूभन्दा पनि फुल चाहिँ अब सारै नै अब वर्षैभरी बिक्री हुन्छ त्यही भएर म बेसी फुल पनि रोपेर बेच्छु फुलमा धेरै भेराइटीको छ मेरोमा ड्रुमलेटहरू छ अरू थुप्रो थुप्रो सक्कुलेन्टहरू छ थुप्रो भेराइटिजका फुल छ मेरामा त्योहरू पनि बेच्छु म